आजको प्राविधिक प्रगतिहरूसँग चाहिँ म कसरी आफूले आफूलाई ढालेँ भन्दाखेरि चाहिँ म जन्मँदादेखिकै खेरि होइन मोबाइल फोनहरू अलरेडी आइसकेको थियो होइन त्यति बेला अब ट्याकट्याके फोनहरू चल्थ्यो अनि त्यति बेलादेखिको अब फोनहरूको चलन चलिरहेको थियो चाहे त्यो टेलिकम मात्र थियो त्यति बेला होइन फोनहरूमा बोल्नुहरू मात्र थियो तर पनि एउटा चल्दै थियो होइन अनिखेरि आमा बुबाहरूले चलाएको देखेर मैले पनि हेरेर अब सिक्थेँ होइन फोनहरू गर्नु आउँथ्यो मलाई सानो सानो त्यो गेमहरू खेल्नु आउँथ्यो अनि त्यति बेलादेखिको मलाई बेसिक नलेजहरू चाहिँ सब थियो फोनको होइन तर जब अब म म ठुलो भएर मैले अब स्कुल सकेर फोन पाएँ र त्यति बेला त्यति बेला चाहिँ मैले धेरै एक्सपोजर पाएँ किनभने फोनको टुल्सहरू कसरी युज गर्नु किनभने त्यति बेला चाहिँ स्मार्ट फोनहरू आइसकेको थियो होइन अनिखेरि त्यो चाहिँ अब त्यो नर्मल फोनहरू भन्दा धेरै हाइटेकहरू हुन्थ्यो होइन अन्तखेरि त्यसको टुल्सहरू हुन्थ्यो सेटिङहरू हुन्थ्यो सब गर्नु नयाँ नयाँ चिजहरू चलाउनु जो मैले मेरो आफ्नो आमा बुबाको फोनहरूमा देखेको थिएन त्यो सब सिकेँ होइन तर मैले चाहिँ कहिले चाहिँ अब प्रपर युज र मैले यति डरलाग्दो एउटा मास युसेज कहिले गरेँ भन्दाखेरि चाहिँ नलेज मलाई पुरा गेन भयो एउटा कम्प्युटर र फोनको भन्दाखेरि चाहिँ जब दुई हजार बिसमा लकडाउन लाग्नु थाल्यो होइन त्यति बेलादेखि चाहिँ सब सब मोड अफ मोड नै एउटा सब चिजको मोड नै अनलाइन गएको थियो होइन किनभने लकडाउन भएर घरभित्र बसे पनि मान्छेले खानु नै पर्थ्यो चल्नु नै पर्थ्यो पढ्नु नै पर्थ्यो र अब म एउटा कलेजको स्टुडेन्ट भएकाले गर्दाखेरि मेरो सबभन्दा इम्पोर्टेन्ट काम नै पढ्नु थियो अनि जो चाहिँ त्यति बेला चल् चल्नु थाल्यो कि अनलाइन क्लासेस हुनु थाल्यो होइन अन्त त्यसले गर्दाखेरि चाहिँ हाम्रो डेली बेसिसमा एउटा टिचरले स्कुलमा पढाएको जसरी हामीलाई फेस टु फेस पढाउनुको मिडियम नै फोन भयो होइन अनलाइन क्लासेसहरू हुन्थ्यो त्यहाँबाट त्यति बेला त्यही अनलाइनहरूले गर्दाखेरि चाहिँ फिक्स अब हामी क्लास फोनमा पढ्थ्यो होइन त्यसले गर्दाखेरि चाहिँ मेरोमा अब फोन फोन चाहिँ त्यति बेला मैले अब धेरै सिकेँ त्यो मात्र होइन अन्त हाम्रो चाहिँ धेरै अब डेजर्टेसन प्रेजेन्टेसनहरू हुन्थ्यो जो चाहिँ फोनको थ्रुबाट हुन्थेन र त्यसको लागि चाहिँ कम्प्युटर भन्दा पनि मेरोमा चाहिँ ल्यापटप छ अन्तखेरि त्यो चाहिँ एकदम नेसेसिटी थियो अनि त्यसले गर्दाखेरि चाहिँ मैले एउटा ल्यापटप किनेको थिएँ अनि त्यति बेला पनि मलाई अब अलरेडी बेसिक नलेजहरू थियो कम्प्युटरको स्कुलहरूमा सिकेको थिएँ तर अब जब मेरोमा आफ्नोमा आयो त्यति बेला चाहिँ मैले एउटा आफै गरेको र हेरेकोमा धेरै भिन्नता हुन्छ होइन अनिखेरि त्यो मैले ल्यापटपको थ्रुबाट अब स्लाइडहरू युज गर्नु भयो एक्सेलहरू युज गर्नु भयो होइन सब सब चलाउनु कसरी पर्छ होइन कसलाई कसरी एड गर्नु पर्छ फोटोसपहरू गर्नु भयो फोटो एडहरू गर्नु भयो डिलिटहरू गर्नु भयो होइन र प्रोजेक्ट तयारी गर्नु प्रेजेन्टेसनहरू गर्नु एमएस एमएसवर्डहरू कसरी युज गर्नु मैले सब सिकेँ त्यति बेला चाहिँ होइन र त्यहाँदेखिको त अब धेरै सिस्टम चेन्ज भयो किनभने अब त्यहाँबाट फेरि यो इन्टरनेट र अनलाइनको उयसबाट टेक्नोलोजिकल फिल्डबाट फेरि ब्याक टु नर्मल आउनु त पुरा साह्रो पर्छ किनभने मान्छेहरूलाई त्यो सजिलो सुबिस्तामा बस्ने धेरै बानी भयो घरमा बसेर फोन फोनहरूको बिल तिर्नुदेखि रिचार्जहरू गर्नुदेखि लिएर भयो टाढो बसेको नानीहरूलाई फोन पैसा चलाउनुदेखि लिएर सब चिजको पेमेन्टहरू गर्नुदेखि लिएर सब त्यहाँबाट सजिलो भइहाल्यो हो अनिखेरि चाहिँ अब त्यसले गर्दा पनि अब डे टु डे लाइफमा धेरै सजिलो छ जसरी अब पहिला हामी हतार हतार गएर ब्याङ्कहरूमा दस बजीदेखिको लाइनहरू लाग्नु पर्थ्यो तर पनि अब दुईहरू बज्दथ्यो होइन तर अब अहिले त्यो एक औँलाको एक उयसमा भइहाल्छ होइन अन्तखेरि अब अहिले त त्यति मात्र होइन खानु पिउनु दबाईसम्म पनि अब हाम्रो दैलोमा आउनु थालिसक्यो टेक्नोलोजीले गर्दाखेरि अनिखेरि त्यस्तो चिजहरूले गर्दाखेरि चाहिँ अब हामीलाई धेरै हेल्प भएको छ जस्तो लाग्छ अनिखेरि टाइम पनि पुरा सेभ हुन्छ यसले गर्दाखेरि अब टेक्नोलोजी युज भएर चाहिँ टाइमहरू पुरा सेभ हुन थाल्यो अनिखेरि अब जस्तो टिचिङ मोडहरू पनि चेन्ज हुँदैछ जस्तो अब पहिला ब्ल्याकबोर्डहरू चलाउँथ्यो होइन अहिले वाइटबोर्डहरू युज हुन्छ अब उयोहरू युज गर्छ होइन सब अनलाइन बोर्डहरू आइसक्यो होइन अन्त टिचरहरूले पनि अनलाइन बोर्डबाट पढाउँछ लेखेर पढाउने सिस्टमहरू हरायो कम्प्युटर प्रेजेन्टेसनहरूबाट स्लाइडहरूबाट पढाउनु हुन्छ होइन त्यति मात्र होइन अब भारतमा त अहिले अब एउटा टिभी एङ्करधरि पनि अब एआई ल्याइसक्यो अन्त जस्तो तमिलनाडूमा पनि एउटा एआई टिचर ल्याइसक्यो भन्ने अब थाहा पाइएको छ न्युजमा पनि अन्तखेरि त्यसले गर्दा अब रिच पनि डरलाग्दो भयो टेक्नोलोजीको र टेक्नोलोजीविना पनि मान्छे बस्नु अब सकिँदैन अहिलेको जमानामा अन्त त्यसले गर्दाखेरि चाहिँ अब मलाई लाग्छ धेरै धेरै नै सजिलो भयो टेक्नोलोजीले गर्दा अन्त त्यसको अब त्यही त्यसको युजेस गर्दा गर्दै गर्दा गर्दै त्यसलाई एक्सप्लोर गर्दा गर्दै नै अब मैले धेरै चिजहरू सिकेँ मोस्टली चाहिँ मैले टेक्नोलोजिकल इन्फ्युजन आफ्टर कोभिड नै मैले पुरा चिजहरू सिकेँ